आइसाको गार्जेन हो तपाईँ ए अब उयो एउटा सल्लाह थियो कि त्यही भएर तपाईँलाई कल गरेको यो पालि चाहिँ दस तारिक दार्जिलिङ एउटा क्याम्प लाउँदै हामी दार्जिलिङ स्टुडेन्टहरूलाई त्यो भएर चाहिँ अब एउटा सल्लाह लिउँ भनेर चाहिँ अब गार्जेनहरूलाई सबैलाई एक एकजना गरको त्यो भएर अब पर्मिसन माग्नुको लागि तपाईँको नानीलाई लाँदा हुन्छ वान वान नाइट्सको लागि मात्रै हो आज गयो भोलि फर्केर आइहाल्ने अब तपाईँको नानीलाई पठाउँदा हो भने चाहिँ हामीले अब मनि कलेक्सन पनि गर्दैछ होटेलमा होटेलमा हामीले बुक गरेको छौँ कि त्यही भएर चाहिँ अब हामीले फाइभ फिफ्टी फाइब फिफ्टी गरेर हामीले उठाउँदै छौँ हजुर हुन्छ है तपाईँको नानी ए हजुर त्यहाँ हामीले मनी उयो कलेक्सन गर्दै हामीले अब पर् स्टुडेन्टहरूलाई चाहिँ हामीले फाइभ फिफ्टी उठाउँदैछौँ हो अब त्यहाँनिर हामीले होटल बुक गरेको हो भने चाहिँ अब फाइभ थाउजन्ड यस्तो समथिङ एबोभ लाग्नु सक्छ त्यही भएर चाहिँ हामीले अब फाइब फिफ्टी फाइब फिफ्टी भनेर उठाएको ए हुन्छ हुन्छ हुन्छ थ्याङ्कयू